तपाईँअहिले हालैमा चालक पेसालाई अप्नाउनु भइरहेको रहेछ वास्तवमा तपाईँको जीवनमा लक्ष्य के थियो र सपना के थियो के बन्छु भनेर तपाईँले सोच्नु भएको थियो र अहिले तपाईँले चालक गर्नु हुँदैछ भने पनि भोलिको दिनमा पनि तपाईँले अब जिवनमा यस्तै यही पेसालाई है ड्राइभर पेसालाई नै तपाईँले अप्नाएर अगाडि बढ्छु भन्ने लक्ष्य छ कि तपाईँकोमा के छ यसबारे तपाईँले केही कुरा भन्दिनु हुन्थ्यो कि मलाई चाहिँ अब होइन पहिला स्कुलहरू पढ्दाखेरि होइन म पढ्दाखेरि चाहिँ मलाई चाहिँ अब एउटा पुलिस बन्ने रहर थियो होइन तर अब केही अब फेमिली ब्याक प्रब्लमले गर्दा होला होइन मैले अब राम्रोसँगले पढ्नु पाइनँ त्यही भएर अब पुलिसमा पनि जानु सकिनँ है त्यसको बादमा चाहिँ मा म ड्राइभर काम गर्नु थालेँ होइन ड्राइभर सिकेँ ड्राइभरपट्टि मैले अब धेरै अब गरिसकेको छु अहिले पनि होइन कामहरू अब भविष्यमा पनि अब मेरो चाहिँ अब अरू चाहिँ हुन्छ जस्तो लागेन होइन म चाहिँ भविष्यमा पनि अब त्यही अब लाइफटाइमै हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ ड्राइभर काम चाहिँ होइन अब म चाहिँ ड्राइभिङ नै गर्छु होला भन्ने चाहिँ अब मेरो सोचाइ छ